हजुर नमस्कार म सागर बराइली बोल्दैछु है म कालिम्पोङबाट बोल्दैछु हो के अरे म कालिम्पोङकै बसोबासो गर्ने हो है र मैले चाहिँ के भन्न चाएको हो भन्दाखेरि चाहिँ तपाईँहरूलाई

म चाहिँ एउटा नेटवर्किङ फिल्डमा काम गर्ने है नेटवर्किङ फिल्डमा म काम गरेर हिँड्ने है नेटवर्किङ फिल्डलाई नै एउटा आफ्नो के अरे आफ्नो एउटा काम आफ्नो एउटा के अरे रोजगार भनेर चाहिँ म त्यो हिसाबले चाहिँ एउटा नेटवर्किङ फिल्डमा म काम गर्छु है र नेटवर्किङ फिल्डमा काम गर्दाखेरि चाहिँ हामीलाई कस्तो कस्तो फाइदा छ र गाउँ घरको मान्छेलाई पनि कस्तो कस्तो फाइदाहरू पुग्छन् भन्ने त्यो विषयमा म एक दुईवटा जानकारी गराउँदैछु है र त्यो चाहिँ के हो भन्दाखेरि अब फर्स्ट म एउटा इक्जाम्पलको तौरमा एउटा म नेटवर्किङ फिल्डकै एउटा म दवाईकै विषयमा म कुरा गरौँ जस्तै मानिलिनुहोस् कसैलाई गाउड भयो होइन कसैलाई ग्यास्ट्रिकको बिमारी छ है कसैलाई टाउको दुख्ने कसैलाई भुँडी दुख्ने कसैलाई पाइल्स यस्तो हरेक किसिमको अ बिमारीहरू हुन्छ नि यो बिमारीको उयेसमा चाहिँ अब आफ्नो आफ्नो बिमारको आफ्नो आफ्नो एक एकवटा आइटमको दबाईहरू त्यो हाम्रो नेटवर्किङ फिल्डमा आएको हुन्छ जसमा आयुर्वेदिक हुन्च सबै सबै आयुर्वेदिक हुन्छ आयुर्वेदिक भएकोले गर्दाखेरि चाहिँ त्यसमा के हुन्छ भन्दाखेरि तपाईँको कुनै साइड इफेक्ट हुँदैन त्यसमा आफ्नो जिउ शरीरमा कुनै पनि साइड इफेक्ट पनि हुँदैन त्यसले गर्दाखेरि चाहिँ त्यो तुरन्त अब रिलिफ पनि भइहाल्छ जाती पनि भइहाल्छ हो अरू जस्तै एलोपेथी दवाईहरू खाँदाखेरि धेरैवटा साइड इफेक्टहरू हुन्छ हो तर यो जुन चाहिँ आयुर्वेदिक दवाई यसमा चाहिँ कुनै पनि प्रकारको साइड इफेक्ट मान्छेलाई हुँदैन यो चाहिँ मेरो नेटवर्किङ फिल्डमा भएकोले गर्दाखेरि धेरैवटा धेरै जग्गामा मैले काम गरेँ होइन धेरैवटा जग्गामा गएर मान्छेहरूसँग भेटेर बातचित गरेर उहाँहरूसँग कन्सल्ट गरेर दवाईहरू पनि मैले दिएँ पनि उहाँहरूले खानु पनि हुँदैछ है खाएर रिजल्ट राम्रो भएर रेस्पोन्स राम्रो दिनु हुँदैछ उहाँहरूले है फेरि पनि बोलाएर हामीसँगै त्यो दवाईहरू अर्डर गर्नुहुन्छ हो दवाईको मात्रै नभनेर म जस्तै अब ग्रोसरिस आइटमहरू भयो हैन जस्तै अब यो डिक्सनरी बुक्सहरू भयो यिनीहरू पनि नेटवर्किङ फिल्डमा काम गर्नेहरूले गाउँ गाउँ लगेर वहाँहरूले एउटा के अरे हरेक गाउँको मानिसहरूलाई पढ्ने नानीहरूलाई हायर एडुकेसन गर्नेहरूलाई यो किताब यस्तो हो यो किताबबाट यस्तो यस्तो जान्न सकिन्छ यो किताबमा यस्तो यस्तो चिजहरू छ भनेर त्यो किताबहरू पनि उहाँहरूले डिस्ट्रिब्युट गर्छन् हामी पनि गर्छौँ है त्यो तरिकाले कामहरू हुन्छ अन्त जस्तै ग्रोसरिसको आइटममा हरेक चिजहरू पाइन्छ हो हरेक चिजहरू पाइन्छ जस्तै त्यो नेटवर्किङ फिल्डमै हुन्छ हो नेटवर्किङ फिल्डकै मान्छेहरूले म हाम्रोमै त्यो क्याटलकहरूदेखि लिएर हरेक चिजहरू त्यो क्याटलकहरू बोकेर हामी त्यसमा रेटदेखिनको लिएर डी पी प्राइजदेखि लिएर रिटेलदेखि लिएर सबै त्यहाँ प्राइजहरू सबै नै हुन्छ त्यो हिसाबले चाहिँ हामी एकदमै गाउँ गाउँ घुमेर एरिया एरिया घुमेर हामी मान्छेहरूलाई त्यसरी जानकारीहरू गराउँछौ यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब त्यसमा म काम गर्दैछु मेरो साथमा के अरे दसजना पन्ध्रजना बिसजना पच्चिसजना मेरो पछाडि पनि छन् अगाडि पनि छन् धेरै धेरै अन्त यो नेटवर्किङ फिल्डमा काम गरेर मान्छेहरूले आफ्नो सेल्फ हो कसैको अन्डरमा बस्नु परेन कसैको अन्डरमा बसेर मैले कसैको अर्डर मानेर काम गर्नुपर्दैन आफ्नो हिसाबमा आफ्नो खुसीले जति पनि मैले काम गर्नु सक्छु हो आज मलाई मन परेन म गर्नु जाँदिनँ आज मेरो टाउको दुखिरहेको छ म जाँदिनँ भनेर कसैको करकाप यसमा हुँदैन यो हो नेटवर्किङ फिल्डमा चाहिँ करकाप हुँदैन करकाप नहुँदाखेरि मेरो आफ्नै इच्छा अनुसारले म जति काम गर्नु सक्छु त्यही हिसाबमा अन्त यसमा अब जस्तै इन्कमको सोर्स गर् गर्नु पर्दाखेरि यसमा इन्कम जस्तै अब आम्दानी जुन भनिन्छ है त्यसमा आम्दानीहरू पनि अब नेटवर्किङ फिल्डमा काम गरिसकेपछि जत्ति तपाईँले बढाएर काम गर्नु सक्नुहुन्छ त्यति नै तपाईँको इन्कम आम्दानीहरू पनि बढेर जान्छन् हो अन्त हो अन्त त्यसले गर्दाखेरि यसमा कुनै अफिसर कुनै के दुनियाँभरको त्यो आम हाम्रो माथिबाट प्रेसराइज गर्ने त्यस्तो केही केही हुँदैन हो र यसमा आफ्नो के अरे यही कामद्वारा जुन नेटवर्किङ फिल्डको उयेसद्वारा नै जति हामी म काम गर्दैछु त्यो काम अनुसारमा जति मेरो इन्कम हुन्छ त्यो हैसियतमा चाहिँ मेरो आफ्नो घर परिवार जति छ जे छ म दुःख सुख चलिरहेकै हुन्छ हो अन्त त्यसले गर्दाखेरि चलाउनु पनि सक्छ हो जस्तै मानिलिनुहोस् यही नेटवर्किङ फिल्डबाट हाम्रै गाउँ घरमा जति पनि हाम्रो पढे लेखेका नानीहरू छन् क्लास टेन क्लास टुवेल्ब गरेर बसिरहेका छन् उहाँहरूले कामहरू खोज्नु हुँदैछ होइन के अरे पढेको मान्छेहरू हो अब नराम्रो काम नगरौँ के अरे जस्तै अब गिटी बालुवा बोक्ने काम बेल्चा हान्ने कामहरू हामी गर्नु लाज हुन्छ भनेर जति पनि गाउँ घरमा बसेका हुन्छन् बसेका छन् त्यत्तिकै या त क्लास टेन टुवेल्ब पढेर जति पनि बाहिर गएका छन् उनीहरूले आफ्नै घरमा आफ्नै गाउँमा आफ्नै ठाउँमा आफ्नै थलो आफ्नै स्थलमा बसेर चाहिँ आ यो नेटवर्किङ फिल्डलाई टक्कै पक्रेर एउटा अलिकति बुझेर काम गर्नुभयो भने चाहिँ उहाँहरूले पनि एउटा बेकारी समस्याको हल चाहिँ यहाँबाट पनि गर्न सक्नुहुनेछ हो यहाँबाट गर्न सक्नुहुनेछ यो नेटवर्किङ फिल्डबड नेटवर्किङ फिल्डको जुन काम छ त्यो काम गरेर नै बेकारी समस्याहरू पनि उहाँहरूले सम ए समस्याको समाधान चाहिँ गर्न सक्नुहुन्छ होइन जो फ्रस्टेसन भएर बसेका छन्

र यो चाहिँ सबै सबै तपाईँले यो जानकारी पाउनुहुन्छ अब मेरोबाट त जानकारी पाउनुभयो होइन सबैलाई नै आफ्नो गाउँ घरमा यो गाउँमा जतिजना पनि भाइहरू छन् पढेर बसेकाहरू छन् होइन उनीहरूले जति कामहरू पाएको छैन भने चाहिँ उहाँहरू यो नेटवर्किङ फिल्डमा आएर चाहिँ उहाँहरूले काम गर्नु सक्नुहुन्छ हो हामीसँग जोडिनु सक्नुहुन्छ हामीसँग जोडेर कामहरू गर्नु सक्नुहुन्छ आफ्नो इन्कम सोर्स लाई आम्दानी गरेर राम्रोसँगले कमाई गरेर आफ्नो फेमिली गुजारा गर्नु सक्नुहुन्छ फेमिलीलाई चाहिएको जरुरतको चिजहरू उहाँले दिन सक्नुहुन्छ है र यो चाहिँ मेरो सबभन्दा ठुलो एउटा एक्सपिरियन्स हो र म चाहिँ नेटवर्किङ फिल्डबाट काम गरेको हुनाले गर्दा चाहिँ म नेटवर्किङको चाहिँ यो यो फाइदाहरू छ भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा जानकारी पनि गराएको हो प्लस जुन हामी नेटवर्किङ फिल्डको जति पनि हामी आइटम्सहरू लिएर आउँछौँ गाउँमा लिएर आउँछौँ कुनै पनि नराम्रो हुँदैन सबै राम्रै हुन्छन् हो के अरे दवाईको रूपमा जति पनि प्रयोग गर्नुहुँदैछ सबैले प्रयोगहरू गर्नुहुन्छ जस जसले चाहिँ अब युज गर्नु भएको छ उहाँहरूले दोबारा फेरि पनि मगाउनु हुदैछन् हो हामीलाई फोन गरी गरी मगाउनु हुन्छन् हो यस्तो यस्तो तपाईँको राम्रो राम्रो चिजहरू चाहिँ छ र यो चाहिँ नेटवर्किङ फिल्डबाट चाहिँ म सबैजना जति पनि भाइ बहिनीहरू छन् बुढा पाकाहरू छन् है यङ जेरनेरेसका जेनेरेसनकाहरू छन् सबैलाई चाहिँ मेरो तर्फबाट चाहिँ यही एउटा सजेस्ट हो मेरोबाट एउटा तपाईँहरूलाई सुझाउ हो सल्लाह सुजाउ हो